हाम्रो यस क्षेत्र वरिपरि धेरै थरीका समूहहरू बस्छ जस्तै है बङ्गाली बिहारी मारवाडी आदिवासी जातका मानिसहरू यस हामी क्षेत्र वरिपरि बस् बस्छ उनीहरू है अन्त उनीहरूसँग हामी सम्पर्कमा र रहन्छौँ उनीहरूको कार्यक्रमतिर उनीहरूको हर फेस्टिभलतिर उनीहरूको हर दुःख सुख सबै उसमा चाहिँ हामी हामीहरू उनीहरूसित सम्पर्कमा रहन्छौँ बस्छौँ है उनीहरूको कतिवटा सांस्कृतिक प्रोगामहरू हुन्छ त्यो प्रोगामहरूतिर पनि हामी उनीहरूसँग सम्पर्कमा रहन्छौँ उनीहरूकोतिर जान्छौँ होइन खेल्छौँ खुसियाँ बाड्छौँ त्यसरी नै हामी यी सबै उहाँहरूसँग पनि हामी मिलेर सबैसँग एकबद्ध भएर नै बस् यस क्षेत्रमा हामी बस्ने गर्छौँ